हेलो हेलो हजुर भन्नुहोस् ए हजुर भन्नुहोस् न हजुर ए हजुर हजुर हजुर ए अँ छ नि तपाईँ कहिले आउनुहुन्छ दुई दिन बाद हुन्छ हुन्छ म गरिदिन्छु सबै कुरो है गुम्बाहरू चाहिँ गाडीहरू पनि मिलाइदिन्छु तपाईँलाई घुमाउने पनि काम गरिदिन्छु

अँ साह्रो महँगो पर्दैन यहाँनिर हाम्रो दुर्बिनमा गुम्बा छ है हुन्छ हुन्छ म पनि हुन्छु नि त तपाईँलाई गाइड गर्छु कि यहाँनिर चाहिँ तपाईँको दुर्बिनमा एउटा गुम्बा छ होइन त्यहाँदेखि थार्पाछोलिन गुम्बा तिर्पाइमा छ त्यहाँबाट होम्समा छ एउटा हगी त्यहाँदेखि ठोङ्सा गुम्बा भन्ने छ हाम्रो बजारमै छ त्यो चाहिँ धेरैवटा गुम्बाहरू छ अब तपाईँले भन्नुहोस् शाक्य गुम्बा एकदम राम्रो छ त्यो पनि बजारमै पर्छ वार्ड नम्बर सेबेनमा पर्छ यो ठोङ्सा गुम्बा चाहिँ वार्ड नम्बर एटमा पर्छ तपाईँलाई त्यो नजिक नजिक पर्छ खालि गुम्बा टाडो भनेको दुर्बिनको भयो अर्को चाहिँ होम्सको डेलोको अलिकति उतापट्टि डेलो रिसोर्ट जानु पर्दैन अन द वे वे टु पेदोङ माथिल्लो बाटो जानु पर्छ हो तपाईँलाई केही झमेला छैन आउनुहोस् न म सबै कुरो मिलाइदिन्छु नि ल अन्त कतिजना आउनुहुन्छ तपाईँहरू ए गाडी लिएर आउनु हन्छ अँ होइन यहाँ त त्यस्तै ठिक्कै गर्नु भयो यहाँ त बाहिरको गाडी चलाउनु दिँदैन नि त लोकल सिट साइट सिनमा तपाईँले तपाईँले जुन गुम्बाहरू घुम्नु हुन्छ त्यो घुम्दा घुम्दा अरू साइट सिन पनि पाइहाल्नु हुन्छ नसक् सुर्ताउनु होस् त्यही पैसामा जुन पैसा जुन पैसा तिन हजार त्यस्तो लाग्छ कि तिन साँडे तिन हजार हो त्यसमै मेरो खर्च पनि भइहाल्यो अरू साइट सिन जानु भयो भने पनि त्यसमै भइहाल्छ ल तपाईँले मेरो नम्बरमा तपाईँ उताबाट एनजेपी आएपछि मलाई फोन गर्नुहोस् न कति बजी आइपुग्नु हुन्छ ल ट्रेनबाड आउनु हुन्छ होइन त ए हुन्छ हुन्छ ल आउनुहोस् आउनुहोस् न आफ्नै दिदी बैनीलाई घुमाउँछु नि म कम्तीमा घुमाउँछु ल हवस् हुन्छ हुन्छ ल तपाईँ कालिम्पोङ आएपछि भेटौँ है हुन्छ